हामीले पालन गर्ने सांस्कृतिक चाडपर्वहरूमध्ये एउटा हाम्रो यो आइरहेको विजया दसमी भन्छौँ होइन त्यसपछाडि हामीले दिवाली भन्छौँ अब त्यो त्यो चाहिँ अब हामीले एकदमै धुमधामसितले मनाउने गरेको छौँ त्यसमा चाहिँ अब एउटा एक प्रकारको मान्छेमा खुसी हुन्छ नि अब दसैँ आउँदैछ होइन दिवाली आउँदैछ भन्ने कुरोहरू हुन्छ अनि म चाहिँ अब एउटा के अरे मेरो चाहिँ हस्बेन्ड है बुद्धिस्ट म चाहिँ अब हिन्दू त्यही कारणले गर्दा चाहिँ हामी भर घरपरिवारले चाहिँ बुद्धिस्ट धर्म पनि त्यही प्रकारले नै मान्छौँ हामी हिन्दू धर्मको पर्वहरू पनि त्यही प्रकारले नै मान्छौँ अन्तखेरि अब यो अहिले विजया दसमी आइरहेको छ दसहरा नजिकै आइरहेको छ यसमा चाहिँ अब के हुन्छ भने अब हाम्रो टाढा भएको परदेश गएको घरपरिवारहरू हुन्छ होइन छरछिमेकहरू हुन्छ उहाँहरूले पनि अब सालभरि काम गरेर दसैँको लागि छुट्टी साँचेको हुन्छ अनि दसैँमा जान्छु म घर घरपरिवारसँग बस्छु अनि हामीले लगाउनुपर्ने दसहराको दिन चाहिँ अब हामीले एउटा चामलको टिका होइन हाम्रो सांस्कृतिक अनुसार चामलको टिका लगाएर आफूभन्दा ठुलाबडाहरूलाई हामीले ढोग गरेर उहाँहरूबाट आशीर्वादहरू थाप्ने हाम्रो चलन छ होइन त्यसको लागि चाहिँ अब हाम्रो परदेश जाने नानीहरू पनि एकदमै एकदमै अब के भन्नु अब एकदमै खुसी हुन्छ अब यही दिनको लागि नै यो चाडको लागि नै चाहिँ उहाँहरूले अब सालभर गरेर मिहिनेत गरेर चाहिँ छुट्टी अब आफूले छुट्टी बचाएको हुन्छ अनि उहाँहरू पनि घरपरिवारमा आएर एकदमै खुसीयाली मनाउने हुन्छ होइन अब यो एउटा अब हिन्दू धर्मको एउटा चाडपर्व दसैँ तिहार हो दिवालीमा अब हाम्रो केटीहरू है छोरी मान्छेहरू एकदमै रौसिएर अब भैलेनी खेल्ने अब इच्छाहरू गर्छ एउटा रहर हुन्छ होइन अब सालमा एकपटक आएको यसमा चाहिँ यो पालि हामी भैलेनी खेल्नुपर्छ भन्ने कुरोहरू इच्छाहरू हुन्छ भैलेनी खेल्न चाहिँ अब हामी घरपरिवारको आमाबाबालाई पनि अब भैलेनीहरू आउँदा एकदमै खुसी लाग्छ है उनीहरूले भैलेनी गीत गाएकोहरू सुन्दाखेरि एकदमै रमाइलो लाग्छ त्यही कारणले गर्दाखेरि चाहिँ अब हाम्रो दसैँ चाडबाडहरू चाहिँ अब परदेशमा गएको छोरा अब ज्वाइँ छोरी चेलीहरू सबैजना घरमा अब आएकोले गर्दा चाहिँ अब घरपरिवार पनि अब जस्तै दुःखी भए तापनि त्यो दिन चाहिँ अब एकदमै प्रसन्न अब एकदमै खुसी होइन खुसीसितले एकदमै सालभरि भोगेको दुःखहरू बिर्सिएर त्यो दिनलाई चाहिँ अब एकदमै हामीले खुसीसितले मनाउने गरेको छौँ अनि हाम्रो एउटा लेप्चाहरूको पनि छ चाडबाड है त्यो चाहिँ दिसम्बर महिनामा मनाइन्छ बिस दिसम्बरमा चाहिँ अब ग्याल्बो अचोक भन्छ होइन उहाँको बर्थडेको दिन हो त्यो दिन चाहिँ अब हामी एकदमै धुमधामसितले मनाउँछौँ त्यस पछाडि चाहिँ अब एउटा लेप्चाहरूको ल्होसारै आउँछ दिसम्बरभित्रमै हुन्छ त्यो पनि हामीले एकदमै राम्रोसितले मनाउने गरेको छौँ किनभने अब हाम्रो चाहिँ परिवारमा म हिन्दू मेरो हस्बेन्ड चाहिँ अब बुद्धिस्ट भएकोले गर्दाखेरि चाहिँ हामी दुईवटै धर्मलाई चाहिँ एकदमै राम्रोसितले पालन गर्छौँ है अन्त हाम्रो यही चाडबाड चाहिँ यही हो अब आइरहेको अब यो दसहरा एकदमै राम्रोसितले भएर जाओस् राम्रोसितले मनाउन पाउँ भन्ने अब हामी सबैको इच्छा आकाङ्क्षा सबै त्यही छ होइन गाउँघरको छिमेकीहरू परदेशीहरू पनि अब प्रायः प्रायः दसैँको छुट्टी दसैँ मनाउनको लागि आउन थालेको छ त्यही कारणले गर्दा हामी चाहिँ अब एकदमै गाउँको छरछिमेकी नानीहरू परदेशहरू जानेहरू आउँदाखेरि पनि एकदमै खुसी लाग्छ है यो हाम्रो दसहराको दिन चाहिँ एकदमै हामीलाई चाहिँ अब दुःखसुख सबै बिर्सिएर चाहिँ रिसराग दुस्मनसुस्मन सब बिर्सिएर सब एक भएर चाहिँ हामी एकसाथ हामीले यो चाड चाहिँ मनाउने गरेको छौँ र यो चाडपर्व चाहिँ अब हाम्रो लागि एकदमै राम्रो हो एकदमै राम्रो शुभकोहरू शुभ दिनहरू मान्छौँ हामी चाहिँ यसलाई चाहिँ